हेलो मैले अर्डर गरेको जुन चाहिँ सामान पाएँ अनि मलाई त्यो सामान एकदमै मनपऱ्यो किनभने यो सामान को क्वालिटीहरू जम्मै राम्रो रहेस अनि बलियो पनि स्टेबल पनि रहेछ बलियो पनि रहेस र त्यसले गर्दाखेरि यो जुन चाहिँ सामान छ मलाई अझै चाहिएको छ त्यो चाहिएको सामानमा मलाई मेरो जम्मा दसवटा अझै मलाई चाहिएको छ र अर्डर गर्दैछु यो छिटो भन्दा छिटो पठाइदिनुहोस् म यसको लागि तपाईँलाई धन्यवाद दिन्छु